अब हाम्रो प्रसिद्ध ठाउँ चाहिँ है एउटा त्रिवेणी पोइन्ट छ होइन त्रिवेणीमा चाहिँ तपाईँको राफ्टिङ साफ्टिङहरू पनि हुन्छ त्यो ठाउँहरू पनि गएको छु म होइन अन्त हाम्रो त्यो लाभाको कोलाखामहरू भयो होइन कोलाखाममा चाहिँ वाटरफल्सहरू छ होइन त्यो जग्गाहरू चाहिँ एकदमै शान्ति अब एकदमै हामीलाई चाहिँ मन परेको जग्गाहरू त्यो त्यो चाहिँ त्यहाँ चाहिँ गएपछि चाहिँ हामलाई एकदम शान्ति फिलहरू हुने होइन हामीलाई त्यो अर्कै जग्गाको फिलहरू हुने त्यस्तो फिलहरू छ हामीलाई चाहिँ तल अब त्रिवेनीको भइगयो हामी राफ्टिङहरू गर्दाखेरि अर्कै फिल लिन्छौँ होइन त्यस्तोहरू चाहिँ छ हामीलाई चाहिँ